मलाई घरमा पहिलादेखि नै फुलहरू फुलेको बगैँचा भएको पुरा मन पर्थ्यो त्यही कारण मैले पहिला फुलहरू रोपेँ त्यो फुलहरू फुलेको देखेर मलाई पुरा खुसी लाग्थ्यो त्यसरी अलिअलि अलिअलि गर्दै मैले घरको अगाडि फुलहरू रोप्न थालेँ र बगैँचा बनाएँ फुलहरू नानाथरीका रुख रोपेँ अनि यो बागवानी सुरु गरेको चाहिँ धेरै वर्ष भयो अफ्नो घरको वरिपरि यसरी बगैँचा हुँदाखेरि पुरा खुसी लाग्छ फुलहरू फुलेको देख्दा रमाइलो लाग्छ अन्तखेरि मैले या घरको कामहरू सकेर जब समय पाउथेँ त्यति बेला पनि मैले फुलहरू नै रोप्ने गर्थेँ नाना थरीका फुलहरू ल्याएर रोपेँ यसरी मैले बागवानी सुरु गरेँ